हाम्रो गाउँमा चाहिँ है पुरै बुढापाकाहरू हुनुहुन्छ है बाजे बज्यू अजा अजी हजुरबा हजुरआमा अनि खेरि इत्यादि हुनुहुन्छ है अनि उनीहरू चाहिँ अब ओल्ड एज भए पछि है त्यस्तै हुन्छ है कसै उठ्न नसक्ने है कसै अब खोक्न पनि साह्रो हुने कसै कान नसुन्ने कसै झट्टै रिसाउने अनि त्यहाँबाट है अब त्यस्तो हुन्छ अब हामीलाई कति कसैले त अब बुझ्नेले बुझिदिन्छ ए हामी पनि पछि हाम्रो पनि त त्यस्तै पालो आउँछ भनेर अब सम्झिने हुन्छ कसै अब कसैले त बुझ्दैन नि त पुरा रिसाउँछ नि त किन एउटै कुरा दोहोऱ्याएको दोहोऱ्याएकै हुन्छ एउटै कुरा के गऱ्यो गरेको हुन्छ भनेर रिसाउँछ तर हामीले खास रिसाउनु हुँदैन है उनीहरूलाई जति राम्रो गऱ्यो आफूले पनि आफ्नो लाइफमा त्यस्तै उन्नति हुन्छ नि मा होइन हामीले अब जत्ति पनि उनीहरूलाई स्याहार सुसार नुहाइ धुवाइ गर्नुदेखि लिएर उनीहरूलाई ड्रेस चेन्ज गर्नु है उनीहरूसँग राम्रोसँगले बातचित गर्नु उनीहरू आ उनीहरूकोबाट त्यस्तो आस उनीहरूले है एकपल्ट मन दुख्योपछि टक्कै लाग्छ हरे नि त अब मतलब अब एकपल्ट उसले मन दुखायो हरे सपोज मसँग अब बज्यू मस मन दुखेर मन मलाई त्यो आँसुले लाग्छ अरे तर दा तर हामीले त्यसरी उनीहरूलाई इग्नेर नगरेर राम्रोसँगले राम्रोसँगले है किचकिच नगरी मन नदुखाइकिन है आफूले आफूले चियरफुली खुसीसहित उसलाई मजाले हाँसेर है उनीहरू अब अब मतलब बुढा बुढी भए पछि त केटाकेटी जस्तो हुन्छ नि त अब एकछिन एकछिनमा रिसाउने है उनीहरूलाई अब त्यस्तै केटाहरू केटाकेटीसँग मात्रै झ्याम्मिन खोज्ने त्यस्तो हुन्छ एकहोर एकोहोरेनेस् हुन्छ तर तर हामीले है त्यस्तो है आफूले अन्डरस्टानडिङ गरेर हामी पनि त त्यस्तै हाम्रो पनि माघ आउँछ है हामीले पनि राम्रोसँगले उनीहरूलाई स्याहर सुसारहरू गरेर उनीहरूलाई राम्रोसँगले प्रटेक्टमा राख्नसक्नु उनीहरूको आशीर्वादले हामीलाई लाग्छ है